मेरो फर्स्ट प्रडक्टको पोजिटिभ एक्सपिरियन्स भन्नु पर्दा चाहिँ म पोन्ड्सको सुपर लाइट जेल मोइस्चराइजरको कुरा गर्न चाहन्छु र यो मोइस्चराइजर एकदम राम्रो हुन्छ र यसमा भिटामिन इको ई भएको कारणले गर्दा यसलाई झन् राम्रो बनाएको छ र यो पेराफिन फ्री पनि हुन्छ र साथै यो बोथ समर्स र विन्टर्सको लागि एकदम राम्रो हुन्छ र यो पनि यो मोइस्चराइजर अफोर्डेबल पनि रहेको छ र यसमा यसले चाहिँ स्किनमा रहेको र्यासेस पिम्पल्सहरूको दागहरू पनि हटाउने काम गर्दछ र यो मैले यो मोइस्चराइजर चाहिँ मैले पास्ट टु टु थ्री इयर्सदेखि चलाउँदै आइरहेकी छु र मलाई यो मोइस्चराइजरले एकदम राम्रो भएको छ र यसले यो मोइस्चराइजरले स्किन पनि एकदम ग्लो बनाउँछ र यो मोइस्चराइजर एकदम राम्रो भएको कारणले गर्दाखेरि चाहिँ म तपाईँहरूलाई यो मोइस्चराइजर हाइली रिकमेन्ड गर्दछु